हेलो नमस्ते मेरो नाम चाहिँ राहुल म यता हजुर म यता कलकत्ताबाट आउँदैछु अन्त एउटा सानो प्रोजेक्ट हजुर प्रोजेक्ट लिएर आएको थिएँ अन्त यसरी तपाईँ तपाईँको नम्बर पाएर चाहिँ मैले तपाईँको तपाईँलाई सम्पर्क गरेको नि कालेबुङमा अन्त प्रोजेक्ट चाहिँ प्रोजेक्ट चाहिँ के माथि थियो भनेदेखिलाई चाहिँ मेरो त्यो जुन चाहिँ जुन चाहि यो रिलिजनहरू छ नि है कालेबुङमा त्यस विषयमा मलाई अलिकति जान जान्ने हामी त्यो मेरो प्रोजेक्ट छ त त्यसले गर्दाखेरि मैले तपाईँसँग यसो सम्पर्क यसो जान्न चाहेको कुन कुन धर्महरू चाहिँ कालेबुङमा चाहिँ प्रायः मान्ने गर्दछ हौ मान्छेहरूले हजुर हजुर मेलमिलाप हजुर सबै सबै हजुर मेलमिलाप कस्तो तालले छ है वा अब भित्र भित्र राम्रो छैन कि धर्महरूमा यही सोध्छु भनेर नि हजुर हजुर

ए हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद तपाईँको एकदमै राम्रो इन्फर्मेसन हुन्छ